मैले चाहिँ ड्रइङ गर्दा होइन ब्रस चलाउँछन् कलर लगाउनु होइन पेन्सिल चलाउँछन् इलेजर सापनरहरू सबै लेख्छ त्यसमा ब्रसहरू पनि राख्छन् होइन अनि मैले ड्रइङ गर्छन् होइन मलाई चाहिँ पेपरहरूमा ड्रइङ गर्नुमा एकदम अजन्ताको पेपर एकदम दामी लाग्छ होइन ब्रस पनि अजन्ताको सबै अजन्ताको कि दामहरू घटोस् होइन हामीले मात्रै गर्दैन कतिजना हुन्छ मान्छेहरू ड्रइङ गर्ने उनीहरूलाई पनि महँगो लाग्छ होइन उनीहरूले पनि सोच्छ होला कम्ती होस् भनेर म पनि त्यही सोच्छु कम्ती होइदियोस् यसको दामहरू होइन ब्रसहरूको ब्रसहरूको पनि दाम कम्ती होओस् होइन ब्रस गर्नु ब्रस लगाउनु त्यसमा पे पेनमा के भन्छ त्यसलाई कपीमा प्रेन गर्नु चाहिँ एकदम राम्रो नै हो होइन अनि अलिक मजाले लगाउनु चाहिँ हामीलाई पनि अब दामी लाग्छ त्यसको दामहरू कम्ती भयो भने पनि हामीलाई खुसी लाग्छ होइन त्यो लगाउनुपर्छ होइन हामीहरूले पेनहरूलाई चक सार्पनरहरू सबै चाहिन्छ पेन्सिलहरू पनि होइन ड्रइङ गर्नु स्केलहरू चाहिन्छ ड्रइङ गर्नु ड्रइङ गर्नु चाहिँ अब एक जग्गामा आफू एक्लै बसेर ड्रइङ गऱ्यो भने चाहिँ त्यो एकदम दामी लाग्छ होइन त्यसरी ड्रइङ गर्नु चाहिँ अनि ग्रुपमै ग्याजङग्याजङ साथीहरूसँग छ भने चाहिँ ड्रइङ गर्दा होइन हामीलाई अलिक यो हुन्छ अप्ठेरो हुन्छ हाम्रो फोकस हटिन्छ होइन अनि हामी ड्रइङ गर्दा चाहिँ एक्लै छ भने चाहिँ हामीलाई एकदमै दामी लाग्छ होइन अनि हामीहरू पेन्सिल ब्रसहरू चलाउँछौँ होइन ड्रइङ गर्दा अनि ब्रसले लगाएको दामी देख्छ होइन कलरहरू चलाउँछौँ दामी देख्छ होइन अनि सबैले मतलब ड्रइङ गर्दा गर्दा राम्रो त्यत्ति राम्रो देख्दैन ड्रइङ गरिसकिकन एकदम पुरा भइकन चाहिँ एकदम आफ्नो ड्रइङ आफूलाई दामी लाग्छ होइन राम्रो हुन्छ साथीहरूले पनि राम्रो छ भन्छ होइन अनि त्यसरी ड्रइङ गऱ्यो भने चाहिँ आफूलाई पनि खुसी लाग्छ यसरी ड्रइङ गर्दैछु भनेर होइन अनि हामीहरूले चाहिँ ड्रइङ त्यस्तैलाई पनि त्यसरी गर्छ होइन अनि हामीहरूलाई अजन्ताहरूको पेपरहरू युज गर्छ त्यो पेपरहरूको पनि दाम एकदमै महँगो छ हामीहरू सोच्छौँ सबै ड्रइङ गर्नेहरूले सोच्छ होला होइन त्यसको दाम अलिकति भए पनि घटिदियोस् होइन हामीलाई एकदमै त्यसको दाम महँगो भएर होइन किन्नु गाह्रो पर्छ अनि हामी चाहिँ त्यो दामहरू घटिदियोस् भनेर सोच्छु होइन अरू मान्छेहरूले पनि त्यस्तै सोच्छ होला दामहरू घटिदियोस् भनेर अनि हामीलाई ड्रइङ गर्नु चाहिँ तर दामी लाग्छ होइन अनि अजन्ताको पेपरहरू चलाउँछौँ दाम चाहिँ त्यसको अलिक बेसी भइदियो होइन तर चलाउनु चाहिँ हामीलाई दामी लाग्छ